हाम्रो कालिम्पोङ जिल्लामा मुख्य मनोरञ्जनको गतिविधि र मनोरञ्जनको विकल्पहरू भन्नुपर्दाखेरि चाहिँ अन्त हाम्रो कालिम्पोङमा चाहिँ माथि बजारको छेउमा एउटा पार्क छ है अन्त आइटी पार्क भन्ने त्यहाँनिर चाहिँ अन्त मान्छेहरू गाउँबाट सौदाहरू गर्नुआएको हुन्छ है अन्त थाकेर त्यो आइटी पार्कमा जान्छ बस्ने ठाउँहरू छ है अन्त शीतल ठाउँ छ त्यहाँनिर बसेर चाहिँ रेस्टहरू गर्ने गर्छ अन्त त्यहाँनिर हाम्रो त्यो आइटी पार्कमा पस्नुको लागि चाहिँ कुनै चार्ज छैन है फ्रीमा हो त्यो है अन्त फ्रीमा बस्नु पाउँछ त्यहाँनिर चाहिँ अन्त त्यहाँदेखिको अन्त फिफ्टिन अगस्तमा चाहिँ अन्त कालिम्पोङमा चाहिँ यस्तो ठुलो फिफ्टिन अगस्त मनाउँछ मेला ग्राउन्डमा अन्त स्कुल स्कुलको कम्पिटिसन हुन्छ है अन्त स्कुल स्कुलको कम्पिटिसन मतलब अन्त मार्च पास्टको कम्पिटिसन हुन्छ डान्स कम्पिटिसन हुन्छ ड्रइङ कम्पिटिसन हुन्छ फुटबल कम्पिटिसन हुन्छ दुई दिन लगाएर मनाउँछ फिफ्टिन अगस्त पनि है अन्त त्यहाँदेखिको अन्त त्यहाँदेखिको अन्त हाल कालिम्पोङमा चाहिँ थिएटर छ अन्त त्यस्तो चल्दैन त्यो थिएटर कोही कोही बेला मात्रै छ चल्छ ड्रिम थिएटर भन्ने छ है अन्त त्यसको चार्ज चाहिँ सिक्सटी सेभेन्टी रुपिजहरू गरेर छ त्यस्तो बेसी चल्दैन अन्त त्यहाँदेखिको सांस्कृतिक कार्यक्रमहरू चाहिँ हाम्रो उतानिर के अरे कालिम्पोङमा चाहिँ अन्त फुलपाती शोभायात्रा शोभायात्रा मनाउँछ भव्य रूपमा है मनाउने गर्छ एकदमै रमाइलो हुन्छ सबैजना कालिम्पोङको मान्छेहरू है मिलेर मनाउँछ फुलपाती आफ्नो सांस्कृतिक कार्यक्रम है अन्त त्यहाँदेखिको हाम्रो त्यहाँनिर कालिम्पोङमा अरू अरू उयोहरू छ के अरे दुर्पिन छ है दुर्पिन दुर्पिन भन्नाले चाहिँ अन्त एउटा ठाउँको नाम अन्त त्यहाँनिर चाहिँ अन्त एउटा गुम्बा छ है ठुलो गुम्बा छ त्यहाँनिर चाहिँ बुद्धिस्टहरूले बुद्ध पूर्णिमाको दिन है बुद्धिस्टहरूले मात्रै होइन अरू रिलिजियनकोहरू पनि आउँछ है अन्त बुद्ध पूर्णिमा मजाले मनाउँछ ठुलो अब त्यसरी मनाउँछ है अन्त त्यहाँदेखिको त्यहाँ पस्नुको लागि पनि कुनै चार्ज छैन अन्त त्यहाँदेखिको डेलो छ पार्क ठुलो डेलो पार्क त्यहाँनिर प्याराग्लाइडिङ हुन्छ है अन्त प्याराग्लाइडिङको चाहिँ चार्ज लिन्छ अन्त लोकलहरूलाई चाहिँ फिफ्टिन हन्ड्रेड बाहिरबाट आउनेलाई चाहिँ ट्वेन्टी फाइभ हन्ड्रेड लिन्छ अन्त हर्स राइडिङ हुन्छ हर्स राइडिङमा चाहिँ थ्री हन्ड्रेड रुपिज छ अन्त त्यो डेलोमा पस्नुको लागि चाहिँ कुनै चार्जहरू लिँदैन है अन्त त्यहाँदेखि त्यो डेलो चाहिँ अन्त उयो छ के अरे डेलोमा चाहिँ त्यो बस्ने ठाउँहरू छ फुलहरू डिफरेन्ट डिफरेन्ट मजा मजाको है मान्छेहरू फोटोहरू खिच्छ त्यहाँनिर आएर पिसफुल ठाउँ छ एउटा अब डाँडामा छ है अन्त मजाको भ्युहरू पनि देख्छ मजाले मजाको उयो हुन्छ अन्त त्यहाँदेखिको चाहिँ अन्त अर्को चाहिँ साइन्स सेन्टर छ है अन्त त्यो साइन्स सेन्टरको चार्ज चाहिँ फिफ्टी रुपिज गरेर छ मान्छेहरू जाँदाखेरि इचको अन्त त्यहाँदेखिको त्यहाँनिर अब साइन्स सेन्टरमा त के भन्नु अब सबै साइन्स फ्रिक्सन रिलेटेड कुराहरू हुन्छ है अन्त साइन्स रिलेटेड मात्रै कुराहरू हुन्छ अन्त यस्तै टाइपले अब यस्तैहरू छ हाम्रो माथि दार्जिलिङ जिल्लाको चाहिँ मुख्य मनोरञ्जन गतिविधिहरू चाहिँ